अँ सुन्दैछौ अँ निस्किनु आँटेको कि तिमी के गर्दैछौ निस्कियौ ए तब म आजकल त साह्रै भिड हुन्छ हौ अल्छी अल्छी लाग्छ कि म त गाह्रो लाग्दै निस्किनु आँटेको हौ है त्यत्तिखेर त बैनीहरू पनि राम्री राम्री निस्किन्छ नि त्यहाँ आन्टी आन्टी परेको दिदीहरू पनि राम्री राम्री निस्किन्छ हो अस्ति त्यो एकजना आन्टीले खेदेर खेदेर कि चौरास्ता यता माल रोड माल रोड डल्लै घुमिसक्दा पनि पिछै छोड्दैन हो म त मलाई नै मनपराएर खेदेको रहेछ भनेको त कहाँ होइन रहेछ नि भाइ अँ त्यहाँ भनेर काम गर्ने त्यो उयो रहेछ दिदी हो विचरा पछाडि हाइलेन्डर होटलमा त्यो काम गर्ने त्यो फुलमा काम गर्ने उयो रहेछ माली खतम पाऱ्यो नि म त मक्खै परेर घुमिहिँडेको त अँ अन्त यो सिजनमा पानी पर्छ के छातासाता बोकेर आउँदैछौ कि ए ए अँ एकछिन है कसैको छाता छ भने ओढेर होइन अँ ल अन्त आउ न त त्यहाँ उयसमा चाहिँ चिया खानुपर्छ है अँ अब त्यहाँ दोकानमा फेरि कम्ती राम्री राम्री बैनीहरू हुँदैन हो अङ्कल भन्छ र त हौ मलाई त अँ नि म त घरिघरि त उयो गरिदिन्छु बेलुका आएर सराप दिन्छु नि हौ तिमीलाई किन चाहिँ यो मान्छेको जस्तो हाइट छ अनुहार भएन मेरो भनेर क्या दाह्री जुँगा झ्याप्पै आउनु पनि गाह्रै हुँदोरहेछ हौ हुँदोरहेछ अस्ति

मसँग त होइन गफ त गर्छ गर्छ कि बात मार्दा बात मार्दा लास्टमा जाने बेलामा त गएको ल अङ्कल गुड नाइट भनिराखेर पो जान्छ त बेलुकाखेरि त

गफ गर्यो गर्यो र क्या त्यो चौरास्ताको अब त्यो वकै अब राम्रो छ नि त है बेलुका बिहान बेलुका निस्किनु होइन त्यसको अब नेचुरल्ली

फ्रेसियर हुन्छ होइन अन्त ल को एक्लै आउँदैछौ कि त्यो बैनी ल्याउँदैछ अस्तिको

ए अँ अँ त्यो अस्तिको बैनी त नले है हिँड्नु नदिँदो रहेछ हेरेको हेरेको गरेर अप्ठ्यारो बनायो नि कामै नगरेर हो अलिक राम्रो बानीव्यहोरा अलिक संस्कारी बैनीहरू हेरेर ल्याऊ न हौ जे पायो जो पायो त्यही नउठाऊ न हौ ल अन्त अब आऊ अब आउँदैछ भने चाहिँ यसो आज बेलुका अलिक बस्नुपर्छ है त्यो चौरास्तातिरै भए पनि है लु है यसो अलिकति गेट टुगेदर पनि गर्नुपर्छ भेटघाट रमाइलो गर्नुपर्छ राति भएसम्म हो अन्त हिँडेर निस्केको बेला मात्रै हो त हो अब त्यहाँबाट त फेरि निस्किनु पाउँदैन दिनभरि त अँ ल अँ ल ल ल ल लु छिटै म त निस्केँ है ल ल ल